हजुर दाजु हजुर तपाईँलाई कुन सबै छ तपाईँलाई चाहिएको चाहिँ हजुर सामसङको छ हजुर ए फोर्टिन छ त हजुर फाइभ जी ए फोर्टिन छ त राम्रो छ सबै के भन्छ ऱ्याम तपाईँको सिक्सटिन जिबी पाउनु हुन्छ

गेमहरू पनि मजाले आँट्छ तपाईँको नानीले खेल्छ खेल्यो भने पनि अब ह्याङहरू पनि हुँदैन हतपत क्यामेरा टेन एक्स मेगा पिक्सल हजुर भन्नुहोस् हजुर पच्चिस हजारदेखि स्टार्टिङ छ अब यो दसैँ आउँदैछ अलिक घट्नुसक्छ अइ यो हप्ता छोडेर अर्को मन्डेदेखि अफर आउँदैछ कि हाफ दाममा पाउ पाउनु हुन्छ पच्चिस हजारको तपाईँले पन्ध्र हजारमा पाइहाल्नु हुन्छ सबै मोबाइल हाफ दाममा हुन्छ भिभो कुन चाहिँ भिभो भी ट्वेन्टी सेभेन ला त्यो त सोमवार नै आउँछ त अँहँ त्यो हिजोसम्म थियो कि एउटा हजुर हिजो बेलुका एकजना कस्टमर आएर लानु भयो अब सोमवार आउँछ नि पार्सल हुन्छ तर फिस चाहिँ लाग्छ अब तपाईँको घर कहाँसम्म छ ए जोरबङ्ला त्यसो भए एक सौ मेरो यता दार्जिलिङ पऱ्यो नि त हजुर त्यस कारण त हजुर पच्चिसदेखि छ माथि माथि पनि छ आइफोनहरू पनि आएको छ अहिले

अहिले बुक गऱ्यो भने भोलितिर आइपुगि हाल्छ आइपुगि हाल्छ भोलितिर हाम्रै कस्टमरहरूले ल्याइदिइ हाल्नुहुन्छ नि ए हुन्छ हुन्छ दाजु हुन्छ राखेँ